मलाई चाहिँ त्यस्तो लाग्छ मलाई चाहिँ त्यस्तो लाग्दैन किनभने हाम्रो भा भारत अथवा थुप्रै देशका विज्ञ साइन्टिसहरूले गएर खोजी गर्दै जुनमा गएर खोजी गरेको छ तर अहिलेसम्म चाहिँ पता लागेको छैन कि अरू अरू प्लानेटमा पनि गएर बसोबासो गर्दा हुन्छ भनेर र अहिलेसम्म चाहिँ खोजेको प्लानेट भनेको मार्स हो र मार्समा पनि हाम्रो अर्थ जस्तै अर्थ जस्तै पानी र हावा छ भन्ने जानकारी पाएका छन् र तर पनि अहिलेसम्म यहाँ हाम्रो अर्थका मान्छे गएर मार्समा बसोबासो गरेको छैनौँ त्यही कारणले त्यही कारणले चाहिँ अहिलेसम्म प्रुफ भएको छैन कि अर्थ जस्तै अरू अरू प्लानेटमा पनि बसोबास गर्दा हुन्छ र मेरो चाहिँ यसमा एउटै उयो छ भन्ने थियो कि अर्थ जस्तो अरू जग्गामा अरू प्लानेटमा बसोबास हुँदैन